परिवारमा पुरुष अनि महिलाको भूमिका के हुन्छ भनेदेखि अब महिलाको भनौँ भने भित्री काम हुन्छ महिलाले घरभित्रै सम्हालनु पर्छ जस्तै मसिनो मसिनो बच्चाहरू हुन्छ पुरुषहरूको भूमिका भने बाहिर उनीहरूरू कमाएर ल्याउनु पऱ्यो उनीहरू पाखा भित्ता गएर कमाएर ल्याएर महिलालाई खाने कुराको निम्ति घर चलाउनुको निम्ति केही जोगाड गर्नको निम्ति उनीहरूले पैसा ल्याएर दिनु पऱ्यो यसो गर्नाले चाहिँ महिलाले घरमा धेरै किसिमको जोगाड गर्ने आफ्ना बाल बच्चाहरूलाई खुवाउने पिलाउने स्कुल पठाउने इष्ट मित्र गाँउ छर छिमेक राख्ने यता धार्मिक क्षेत्रमा पनि केही पैसाहरू दिने समाजमा पनि दिने आफ्ना नानीहरूका निम्ति लुगा फाटा घरका निम्ति पाहुना पातका लागि लुगा फाटाहरूदेखि लिएर सबै म बन्दोबस्त गर्ने भूमिका महिलाको हुन्छ उनीहरूले पकाएर राख्नु पऱ्यो आफ्ना नानीहरूलाई दिनु पऱ्यो पढाउनु पऱ्यो स्कुल पठाउनु पऱ्यो उनीहहरूको लुगाफाटा धोइदिनु पऱ्यो साथै बाहिर गोएर कमाउने पुरुषहरूको निम्ति पनि उनीहरूले पकाएर राखिदिनु पऱ्यो लुगा फाटादेखि लिएर सबैकुरो उनीहरूको चाँजो पाँजो मिलाउने भूमिका महिलाको हुन्छ र पुरुषको चाहिँ बाहिर गएर उनीहरूले पैसा रुपियाँ कमाएर ल्याउनै पर्छ किनभने उनीहरूले यो काम गरेन भने घर अधुरो हुन्छ घरमा कुनै प्रकारको खुसीयाली हुँदैन महिला पनि भित्रै पुरुष पनि भित्रै बस्ने भयो भनी चाहिँ त्यो घर एकदमै सुध्रिँदैन त्यही कारणले गर्दा मै पुरुषको चाहिँ भूमिका बाहिर गएर उनीहरूले कमाएर ल्याउनै पर्छ यो भूमिका पहिला पौराणिक समयदेखि नै चलेर आएको हो जस्तो मलाई लाग्छ किनभनेदेखि हामीले उहिले उहिलेदेखिको नै हेऱ्यौँ भने प्रायः पुरुषहरू बाहिर गएर कमाएर ल्याउने गर्छन् र महिलाहरू घरभित्र बसेर गाउँ समाज यता उता सबै कुरा राख्ने आफ्ना नानीहरूलाई हेरचाह गर्ने यी सबै कामहरू महिलाको हुन्छ त्यसैले चाहिँ यो भूमिका चाहिँ पलिल्यैदेखि नै विकसित भ एर आएको हो यो भाग पनि हो पुरुषले बाहिर गर्नै पर्ने हुन्छ र स्त्रीले भित्रको काम गर्नै पर्ने हुन्छ